सुन्नु न अस्ति मैले तपाईँकोबाट टी सर्ट लगेको थिएँ नि यो लगाएको छु नि मैले यो टी सर्ट चाहिँ मलाई पुरा मन पऱ्यो होइन तपाईँकोमा फेरि यस्तै यस्तै टी सर्ट छ भने राखिदिनुहोस् ल व्हाइटमा ओभर साइजमा त्यस्तो प्रिन्ट भएको मलाई मन परिरहेको छ तपाईँकोबाट यो ब्ल्याक कलरको लगेको मजाको रहेछ मलाई व्हाइटमा राखिदिनुहोस् ल म कहिँलेतिर लान्छु यहाँ तपाईँको लुगाहरू मजा मजाको रहेछ डिजनहरू राखिदिनुहोस् ल म आउँछु नि तपाईँको दोकानमा फेरि फेरि